पहिला भन्दा चाहिँ अब हैन संसारको त के कुरा गर्नु यही अब यही हाम्रै एरियाकै कुरा गरौँ होइन पहिला अप अब पहिला मान्छेहरूको पासमा फोन थिएन होइन अब अहिले त अब फोन छ होइन मान्छेहरू कुरा मतलब जतिखेर कुरा मन लाग्यो कुरा गर्नु कुरा गर्नुसक्छ होइन बात गर्नुसक्छ अनि भिडियो कलहरू पनि हुन्छ होइन एकअर्कालाई देख्नु पाउँछ अब कुनै कुराहरू कति अब पहिला फोनहरू नहुँदा हिँडेर गएर भन्नुपऱ्थ्यो होइन तर अहिले त अब फोनमै अब एक कल गऱ्योभने यस्तो है भनेर खबरहरू पनि पुऱ्याउनु सकिहाल्छ एक कल गऱ्योभने होइन अब धेरै सुविधा छ फोनहरू भएर होइन अब देख्नु मनपऱ्यो भने हेर्नु मनपऱ्यो भने पनि देक देख्नु हेर्नु मिलिहाल्छ भिडियो कल गरेर होइन जस्तै अब पहिला मान्छे मान्छेहरूले होइन अब सिलौटोमा कति टाइम लगाएर अब थुप्रै अब मान्छेहरू हँदाखेरि विहा बटुलतिर होइन मसालाहरू पिस्नुपऱ्यो भने कति समय लाक्थ्यो एत्तिबिघ्न अब अहिले त मिक्सर छ होइन ठट्टै अब लगायो एकैछिनमा भइहाल्छ होइन राइस कुकर अब पहिला मान्छेले चुल्हा यस्तो दाउराहरूले बालेर गर्नुपऱ्थ्यो कहिले कहिले आगो पनि बोल्दैनथ्यो होइन धुवाँ निक्लिन्थ्यो अहिले त ग्यास छ टक्कै अन गऱ्यो पकायो कत्ति सजिलो छ होइन अन्त राइस कुकर छ अहिले राइस कुकरमा भात बसाल्यो हेरिरहनु पनि पर्दैन चलाइबस्नु पनि पर्दैन होइन टक्कै पाक्यो पछि आफै अफ हुन्छ अनि जस्तै अब वसिङ मेसिन छ होइन वसिङ मेसिनमा अब मान्छेहरूले कत्ति कत्ति लुगा एकैतालमा धुनुसक्छ हातले अब बसेर हातले धोइरहनु पर्दैन टक्कै मेसिनमा लाइदियो पछि आफै भइहाल्छ होइन त्यस्तो फेसिलिटीहरू छ जस्तै अब अहिले त अब पानीहरू तत्ताउनु पनि इलेक्ट्रिक जगहरू छ होइन टक्कै पानी लगाएर अन गऱ्योपछि तात्तिहाल्छ त्यस्तै प्रकारले अब ओभनमा के के अब खानु मनपऱ्यो होइन त्यसमा अब लगायो जस्तै अब चिकनहरू भयो ग्रिलहरू गर्नु मिल्छ होइन त्यसमा अब मासुहरू अब पहिला पहिला अब त्यस्तो फेसिलिटी नहुँदाखेरि आगोमा पोलेर खानुपर्थ्यो कहिले कहिले आगो बल्दैनथ्यो होइन अहिले त अब टक्कै ओभनमा राख्यो पछि आबो आफै उइसहरू भुन्छ कत्ति उइसहरू फेसिलिटी अब धेरै राम्रो छ होइन जस्तै अब पहिला मान्छेहरूले आइरनहरू फलामको चलाउँथ्यो होइन कोइला लगाएर लाउनुपऱ्थ्यो अहिले त अब इलेक्ट्रिकले गर्दाखेरि टक्कै अन गऱ्यो सटसट भइहाल्छ होइन सजिलो छ